मार्सल आर्ट गर्नुमा चाहिँ अब धेरै धेरै फाइदा छ मैले पनि धेरै धेरै सफलता पाएको छु मैले पनि धेरै धेरै अब त्यसले गर्दा चाहिँ इम्प्रुभ भएको छ मेरो आफ्नो लाइफमा जिन्दगीमा अन्त म चाहिँ यही भन्नु चाहन्छु कि अब मार्सल आर्ट गर्दा चाहिँ तपाईँको मेनली फोकस अब जबै जब तपाईँ केही काममा लगाउनु हुन्छ त्यसमा चाहिँ इम्प्रुभमेन्ट हुन्छ तपाईँ अब केही गर्दैछु काम अब त्यो छोड्नु कि अब तपाईँ एक्ससाइज गर्दैछु त्यो छोडेर पनि अब तपाईँ केही काममा तपाईँ अफिसियल कामहरू होस् कि अरू काम पनि होस् त्यसमा चाहिँ तपाईँको मेन इम्प्रुभमेन्ट हुन्छ तपाईँ मार्सल आर्ट यो पनि हो कि अब तपाईँ जब गर्नुहुन्छ तपाईँ स्ट्रिक्टली आफ्नो डाइटहरू फलो गर्छौ तपाईँको जिउ राम्रो हुन्छ म पहिलादेखि गर्थ्यो अब भयो तिस सालभन्दा म बेसी भएको छ यस्तो लाग्छ कि अब मलाई यत्रो एज हुँदा पनि मलाई लाग्दैन कि म यस्तो पचासभन्दा बेसी सालको हो अब यही हो अब तपाईँको फाइदा अब मेडिटेसन जस्तो तपाईँको माइनलाई फ्रिली राख्छ तपाईँ जे पनि काममा गर्छु तपाईँ मन गरेर मन मन लगाएर गर्छौ त्यो चाहिँ अब सफलता पाएको छु मैले